मैले चिनेको चाहिँ अब फुटबल खेलाडीमा चाहिँ सुनिल छेत्री भाइचुङ भोटिया दुईजनै इन्डिया टिमको क्याप्टन र फेरि मेरो डिस्ट्रिक्टको पनि एकदमै नजदिक भाइचुङ भोटिया सिक्किमको र उनीहरूको त पेसा नै अब फुटबल खेल्ने पेसा हो र मैले कलकत्तामा हुँदा पनि सल्ट लेक स्टेडियममा भाइचुङ भोटिया र सुनिल छेत्रीको गेमहरू पनि धेरै हेरेँ र पनि म पनि सीमा सुरक्षा बलको टिमबाट सेन्ट्रल टिमबाट एक दुईपल्ट सल्ट लेकमा खेलेँ र उहाँहरूसँग भाइचुङ भोटियासँग पनि एक दुईपल्ट गेम भयो हाम्रो उनीहरू मोहन बगानबाट खेल्नुहुन्थ्यो

र अहिलेको स्कुलहरूमा पनि एकजना स्पोर्ट्स टिचर एपोइन्टमेन्ट गरेकै हुन्छ र नानीहरूले सबै गेमहरू एथलेटिक्स फुटबल भलिबल ब्याटमिन्टन जुडो कँराते रेस्लिङ सबै गेमहरू सिकाउँछन् स्कुलहरूमा पनि र हाम्रो कालिम्पोङमा पनि धेरै स्कुल छ एसयुएमआई कुमुदिनी गभर्मेन्ट हाई स्कुल सेन्ट जर्ज पेदोङ सेन्ट जर्ज स्कुल अलगढा हाई स्कुल सबै थुप्रै स्कुलहरू छन् र इन्टर स्कुल फुटबल टुर्नामेन्टहरू पनि कालिम्पोङमा भइरहेको छ हामी सधैँ नै हेर्नु जान्छौँ हेरिरहेकै हुन्छौँ खेलाहरू र फिफ्टिन अगस्त सत्ताइस जुलाईमा पनि ठुलो ठुलो गेमहरू हुन्छ फुटबलको कालेबुङ खेला मैदानमा मेला ग्राउन्डमा र यहाँको टाइम पास गर्ने एउटा तरिका पनि राम्रो छ बेलुका तिन बजीदेखि गयो बेलुका आठ बजीसम्म फुटबल हेऱ्यो घर आयो खाना खायो सुत्यो र अहिलेको स्कुलहरूले पनि धेरै प्रोगेसिभ रिपोर्ट ल्याइसक्यो स्पोर्ट्सहरूतिर नानीहरूले कँराते जुडो सिकेर कोही फुटबल कोही भलिबल कोही बास्केटबल र अहिलेको हाम्रो नानीहरू यसो हेर्दा चाहिँ हाम्रो नानीहरूले चाहिँ बेसी न बेसी चाहिँ फुटबल नै खेलेको देखिन्छ र हाम्रो पहाडमा बेसी जस्तो फुटबल नै खेल्छ नानीहरूले